अब है अहिले स्थानीय विद्यालयहरूमा भर्नाको निम्ति चाहिँ अब है अब हाम्रो वरिपरि हेरौँ भने धेरैवटा स्कुलहरू छन् चाहे गर्मेन्ट प एउटा प्राइभेट भयो स्कुल है गर्मेन्ट स्कुलमा पनि अब अहिले हामीले भर्नाको निम्ति चाहिँ नानीहरूको के के कागज पत्रहरू देखाउनु पर्दछ भने विशेष चाहिँ नानीहरूको बर्थ सर्टिफिकेट भयो एउटा एउटा आधार कार्ड भयो है अनि एउटा गार्जेनको चाहिँ अन्त भोटर आइडी अब है जुन गर्मेन्टले हामीलाई एउटा मान्यता दिएको छ यो आइडेन्टी कार्ड चाहिँ यो यो फलना फलनाको चाहिँ यो जग्गाको हो र ज यो जग्गा चाहिँ हाम्रो भारत देशमा पर्छ भन्ने एउटा जुन एउटा लागु भएको छ है त्यो पक्का कागज पत्र अनि त्यस्तोहरू हामीले स्कुलमा पनि देखाउनु देखाउनु पर्ने गर्दछ है र प्राइभेट स्कुलमा पनि नानीको बर्थ सर्टिफिकेटदेखिको लिएर एउटा आधार कार्ड है आधार कार्ड दिएपछि उनीहरूले एउटा रेजिस्ट्रेसन नम्बर त्यो रेजिस्ट्रेसन नम्बर चाहिँ पछिसम्म नानीहरूको एउटा प्राइभेट स्कुलमा पनि अब क्लास इलेबेन टुवेल्भसम्म छ भने त्यो रेजिस्ट्रेसन नम्बरै नानीहरूको पछिसम्म बस्ने गर्दोरहेछ है र एउटा लाभको कुरो चाहिँ के छ भन्दाखरि चाहिँ गर्मेन्ट स्कुलमा चाहिँ नानीहरूले निःशुल्क एउटा कुनै पनि पैसा नतिरिकन उनीहरूले फ्री एजुकेसन है बाह्र क्लास पासदेखिको बाह्र क्ला बाह्र कक्षासम्म नानीहरूले एउटा कुनै पनि है गर्मेन्टलाई पैसा बेसी नतिरीकन स्कुलमा निःशुल्क उनीहरूले पाउने गर्दछ एजुकेसन चाहिँ र साथसाथै प्राइभेट स्कुलमा चाहिँ हो भने नानीहरूले त्यही एजुकेसन पनि पाइरहेकै छ तर साथसाथै उनीहरूलाई पैसा पनि अब धेरै नै तिर्ने गर्नु पर्दछ धेरै मात्रामा नै तिर्नु पर्दछ